गुड इभिनिङ म्याम तपाईँ लिटल बर्ड इङ्ग्लिस स्कुलबाट बोल्नु भएको हो ए हामी यहाँ होली चाइल्डबाट अब म होली चाइल्डको स्कुल क्याप्टन बोलेको कि हामी क्लास टेनको एक दुईजना चाहिँ तपाईँहरूको डिस्ट्रिक्टमा चाहिँ अब यसो भिजिट गर्दै सर्वेको लागि हाम्रो असाइन्मेन्ट पनि थियो हो अन्त त्यहाँ आउने विचार राखेको थियौँ अन्त तपाईँहरूको के भन्छ तपाईँहरूको त्यहाँ एरिया लोकेलिटीमा चाहिँ को हुनुहुन्छ हला अब यस्तो फेमस पर्सान्यालिटी भएको मान्छेहरू चाहिँ ए हजुर ए हजुर उहाँ चाहिँ के भन्छ तपाईँहरूको त्यहाँकै निवासी हुनुहुन्छ ए हजुर अँह उहाँको बारेमा एक दुइवटा इन्फर्मेसन दिनु भयो भनै चाहिँ अझै राम्रो ए हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हुन्छ उस् हजुर हुन्छ हुन्छ थ्याङ्क यू म्याम